वस्तुलाई अब स्वास्थ्य चाहिँ कसरी राख्न सकिन्छ भन्दाखेरि चाहिँ अनि बाख्रालाई बाख्रालाई हेरौँ है बाख्रालाई चाहिँ अब कसरी स्वास्थ्य राख्न सकिन्छ भन्दाखेरि चाहिँ बाख्रालाई चाहिँ एकदमै सुक्खा बाख्रा चाहिँ सुखिया जाति हो अनि त्यही कारणले गर्दाखेरि चाहिँ बाख्रालाई चाहिँ एकदमै सुक्खा बाख्राले हरेक सबै कुरा चाहिँ सुक्खा नै मनपराउँछ बाख्राले अनि बाख्राको खोर हामीले बनाउँदाखेरि चाहिँ अनि कतिले चाहिँ सिमेन्टको खोरहरू बनाउँछ इँटाले बारेर बनाउँछ कतिले काठको बाकलहरू लगाएर बनाउँछ है अनि त्यो खासै चाहिँ अब त्यसैमा चाहिँ बाख्रा चाहिँ राम्रो हुँदैन सबैभन्दा बाख्रालाई मनपर्ने खोर चाहिँ बाँसको अनि बाँस हो अनि बाँसलाई एकदमै काटेर त्यसलाई ठिक ठिकको हो लगभग छ फुट सात फुट जस्तोको चाहिँ लामो काटेर चाहिँ भुँइमा ओछ्याएर चाहिँ टाँडे भनिन्छ टाँडे बनाएर चाहिँ अलिक जमिनदेखि तिन फुट माथि अग्लोमा चाहिँ बाख्रालाई खोर बनाउँनु सकिन्छ किनकि बाख्रालाई हामीले त्यसरी राख्नुसक्यो भने चाहिँ अनि बाख्रालाई कोही बेला बिमार हुन्छ अनि त्यो बाख्रालाई हामीले बेला बेला डक्टरहरू लिएर आएर अनि इन्जेक्सनहरू हाल्दै हाल्ने गर्छ अनि त्यसलाई एकदमै जति बाख्रालाई चाहिँ जति सुक्खा घाँस र एकदमै राम्रोसँगले उसलाई सुक्खा जग्गामा राख्यो भने चाहिँ बाख्रा हतपत बिमार हुँदैन र पानीदेखि एकदमै जोगाउनु पर्छ र पानी पर्दा बाख्रा एकदमै आफूले सुरक्षितसँग राख्नु सकिन्छ अनि गाईवस्तुलाई हेऱ्यो भने हामीले गाईलाई एकदमै घरदेखि अलिकति टाढो जग्गामा राख्नु पर्छ अनि जो गाई छ त्यो गाईलाई उसको बस्ने जुन थला छ त्यो गाई थलालाई डेली नै गोबरहरू सोहोर्नुपर्छ र कतिले भुँइमा राख्छ भुँइमा अनि त्यसलाई गाईलाई चाहिँ सोलिङ एजिङ गरेर अलिकति सोलिङ गरेर गाईलाई पनि सुक्खामै राख्नुसक्यो भने र उसलाई बेलुका सोत्तर लाइदिएर अनि त्यो उसले घाँस खाएको छोडेको त्यो सोत्तर छ त्यो सोत्तर ओछ्याएर गाईलाई एकदमै सुरक् सुरक्षितसँगले सुक्खा जग्गामा हामीले राख्यो भने गाईबाट नि हामीले धेरै नै अनि उप उपलब्धिहरू पाइन्छ अनि गाईलाई तपाईँको मान्छेबाट कोही बेला गाईलाई रोगहरू लाग्छ अनि अब आइलेको जुन रोगहरू छ यो लम्पी भाइरसहरू छ अनि त्यो भाइरसहरूबाट बचाउनको लागि है छेउ छेउमा गोठदेखि एकदमै घरदेखि एकदमै टाढो अलिकति टाढोमा गोठ राख्नुपर्छ अनि जब त्यो गाईलाई जब त्यो रोग लाग्छ त्यति बेला अब हामी बस्तीमा हुन्छौँ है बस्तीमा हुनु कारणले गर्दाखेरि

सकिँदैन र जब त्यो रोग जब गाईलाई लाग्यो पछि अनि त्यसलाई गाईलाई अलिकति खानेकुरोदेखि लिएर हरेक कुरोमा चाहिँ जोगाउनु पर्छ अनि गाईलाई एकदमै ज्वरो आयो भने चाहिँ हामीले रातो मकै भनिन्छ त्यो रातो मकैलाई पिसेर अनि खोले बनाएर पनि त्यसबाट पनि हामीले अनि त्यसमा ल्वाङ हुन्छ त्यो ल्वाङलाई पिसेर अनि त्यो ल्वाङ र रातो मकैलाई पिसेर त्यो गाईलाई दियो भने पनि त्यो गाईले त्यो जब त्यो खाएपछि उसलाई ज्वरो आइरहेको हुन्छ अनि त्यही कारणले गर्दाखेरि चाहिँ गाईलाई एकदमै राम्रो हुन्छ अनि अलिकति हामीले सतर्क रहनु पनि त्यो गाईलाई अनि मकैको खोसेलाहरू सुक्खा चिसहरू गाईलाई अलिकति राम्रोसँगले ओछ्याएर राखिदियो भने सुक्खा जग्गामा राखिदियो भने पनि हामीले गाईलाई धेरै कुराहरूबाट पनि हामीले जोगाउन सकिन्छ अनि गाई एकदमै राम्रो छ है एकदमै राम्रो प्राणी हो र गाईबाट धेरै नै हामीले फाइदाहरू पनि उठाउन सकिन्छ